प्रवीणा सुन न ए अस्ति एउटा मैले त्यो गुड भाइब्स भन्नेको क्रिम किनेको थिएँ कि सस्तो त सस्तो पाउँदो रहेछ त्यो पर्पल भन्ने एउटा एपबाट तर लगाउँदै गयो पछि चाहिँ सस्तो भन्दा त मैले त धेरै किनिपठाएँ हो त्यसको सबै सेट किनेँ आमालाई किनिदिएँ त्यसको सेटै भरे त लगाउँदै जाँदाखेरि पो त्यसको त सन्स क्रिम नै डढाउँदै डढाउँदै कालो हुँदै जाँदो रहेछ हो क्रिमहरू त्यति साह्रो नराम्रो अब एउटा क्रिम माथि सन्स क्रिम लगाउँदाखेरि पनि सबै फुस्रै फुस्रो हुने सेतै सेतो हो यो सबै उक्किने एकछिनमै फेरि पसिना आएर खलखल हुने अनुहार सबै घाममा हिँड्दा नर उयो हुने पुरा पसिना निस्कने एकदमै नराम्रो लाग्यो त्यो क्रिम चाहिँ नकिन है त्यस्तो गुड भाइब्स भनेको क्रिमहरू नचलाउनु ल अनुहारहरू बिगार्छ त्यो जता सुकै क्रिमहरू लगाउँदाखेरि